खेलकुद खेलकुद गर्दाखेरि चाहिँ हामीलाई कसरी चाहिँ यो डिप्रेसनहरू बारे बारे चाहिँ हामीलाई छुट हुन्छ भने चाहिँ खेलकुद गर्दाखेरि हामी खेल्दा कुद्दाखेरि हाम्रो कतिवटा माइन्डमा सोच कुराहरू लिएको चाहिँ हामीले बिर्सिन्छौँ त्यतिबेला हामी खेलकुदमै ध्यान भएको हुन्छ र हामीलाई कतिवटा कुराको टेन्सनहरू भइरहेको हुन्छ घरमा है हामीले खेलकुद गर्दाखेरि त्यो कुरा सबै बिर्सिन्छ र खेलकुद चाहिँ एकदमै राम्रो हो र हाम्रो लागि चाहिँ खेलकुदमा चाहिँ खेलकुदको गर्यो भन् चाहिँ हाम्रो शरीरमा रोगहरू लागेको बिमारीहरू लागेको कतिवटा कुराहरू जाती हुन्छ किनकि त्यो पसिनाबाटै जान्छ कतिवटा कुरा है पसिना निस्किएर त्यो जिउमा लाग्ने बिमारीहरू पसिनाबाट जान्छ बग्छ र नसाहरूको कतिवटा अब नसाहरू खुट्टाहरू दुख्नेहरू हुन्छ त्यो त्यो पनि जाती हुन्छ हामी खेल्दा कुद्दा है कुद्नु सकेन भने पनि हामी हलका खेल्दाखेरि पनि कतिवटा माइन्ड एकदमै फ्रेस भएर जान्छ र हामीले यो डिप्रेसन डिप्रेसनबारे पनि हामीले कति एकदमै डिप्रेसनलाई पनि बिमारीलाई पनि एकदमै हेल्पफुल हुन्छ यो खेल्दाखेरि चाहिँ किनभने हामीले त्यो सोचिरहने त्यो टाइमहरू पनि हुँदैन र खेल्दाखेरि एकदमै हाम्रो माइन्ड बिजी खालको हुन्छ है र एकदमै राम्रो खेलकुदबारे चाहिँ र खेलकुदमा चाहिँ हामीले यसमा डेलीको एक्सर्साइज हुन्छ हामी डेली खेलकुद गर्यो भने र बडीको कतिवटा नसाहरूको खुलिन्छ कतिवटा बडीमा बल्ड सर्कुलेसन राम्रो हुन्छ र बिमारीहरू चाहिँ धेरै कम्ती हुन्छ खेलकुदबारे चाहिँ